गाउँहरूमा फुटबल खेल्छ क्रिकेट खेल्छ भलिबल खेल्छ अन्त फुटबलको लागि चाहिँ दुइटा टिम बनाउनु पर्छ एघार एघारजनाको अन्त दुइटा पोस्ट राख्नु पर्छ यता उता अन्त एउटा किप्पर हुन्छ एउटा स्ट्राइकर हुन्छ कतिवटा स्ट्राइकर हुन्छ होइन अन्त डिफेन्स हरू खेलाउनु पर्छ अन्त क्रिकेटमा चाहिँ एउटा स्टम्प ए तिनवटा स्टम्प हुन्छ यतापट्टि अन्त एउटा अर्को साइड हुन्छ स्टम्प एउटा बलर बलिङ गर्ने अन्त एउटा ब्याट दुइटा ब्याट्स्मेन हुन्छ एउटा बलर हुन्छ अरू सबैजना फिल्डिङ हुन्छ अन्त यसमा चाहिँ सबै दुईजना दुईपट्टि नै एघार एघारजना हुन्छ होइन अन्त भलिबल खेल्नुको लागि चाहिँ दुईपट्टि नै टिम हुन्छ आठ आठजनाको अन्त सबै ऊ यो जग्गाहरू मिलाउनु पर्छ होइन अन्त बिचमा चाहिँ नेट लगाउनु पर्छ अन्त फुटबलको लागि त अघि नै मैले भनेँ होइन त्यति चाहिन्छ भनेर हुन्छ यति नै हो